दाजु तपाईँलाई धेरै धेरै धन्यवाद मलाई यहाँ गोरूबथानसमम्म राम्रोसँग ल्याइदिनुभयो मेरोमा क्यास छैन म अनलाइन पेमेन्ट गरिदिन्छु तपाईँले फोन पे गुगल पे पेटिएम चलाउनुहुन्छ चलाउनुहुन्छ भने तपाईँको युपिआई कोड दिनुहोस् न म अनलाइन पेमेन्ट गरिदिन्छु नि